र हाम्रो गाउँमा चाहिँ चियापत्ती बगानहरू साह्रै बेसी छ होइन र यहाँको मान्छेहरूले बेसी जस्तो चाहिँ अब त्यहाँनेर ब चियापत्ती बगानमा पत्तीहरू टिप्ने गर्छ होइन र अरू अरू बाँकी मान्छेहरूले यहाँनेर हन्ड्रेड डेजहरू हुन्छ होइन त यहाँ सुपरभाइजर कन्ट्र्याक्टहरू गर्ने गर्छ यहाँनेर होइन हन्ड्रेड डेजहरूतिर गएर कामहरू गर्ने गर्छ र बाँकी मान्छेहरू अरूहरू छ होइन त्यो चाहिँ गभर्मेन्टमा गभर्मेन्टको लागि काम गर्छ जस्तो आर्मीहरू भयो पुलिसहरू भयो होइन र त्यसरी नै अब अरू अरू कामहरू गर्नु गर्छ अरू कामहरू अरू मान्छेहरू बाहिरहरू गएर कामहरू गर्छ त्यति नै हो